उपन्यासकार प्रकाश कोविदको एउटा उपन्यास जो देउता शीर्षकमा मैले पढेको उपन्यास हो र त्यस उपन्यास उपन्यासमा हामीले मैले विशेष गरेर मैले त्यस उपन्यासलाई पढेर हेर्दाखेरि त्यसमा एउटा पुरा गजबको कुरा हामीलाई एउटा शिक्षाप्रद कुरा छ त्यो शिक्षा के छ भने एउटी अबला जो अन्धी जो नेत्रहीन केटी जो उसले ऊ घुम्दै जाँदा त्यस त्यस के के अरे ना ना नाटकका जुन जुन उपन्यासका नायक जो थिए ऊ घुम्दै जाँदा त्यहाँ एक एक समय पुगेर चाहिँ ऊ केही भएर त्यो अन्धी केटीसँग उसको भेट हुन्छ र भेट हुँदा उसले एउटा एकदमै अवस्था उसको देखेर उसलाई माया लाग्छ र उसलाई के गर्छ भने सकारात्मक पक्ष भन्नु हो भने चाहिँ त्यस उपन्यासले के भन्न खोजेको छ भने त्यस अन्धी केटीलाई उसले लगेर एउटा सहरको एउटा नेत्र चिकित्सालयमा पुर्याउँछ र त्यहाँ उसलाई सबै कुरो त्यसको चेकअप हुन्छ भएपछि उसको अपरेसन हुनेवाला हुन्छ त्यसै राति भोलिपल्ट अपरेसन हुने त्यही राति उसको त्यहाँनिर के हुन्छ भने आमा खसेर ऊ घर जानुपर्ने हुन्छ बाध्यता यस्तो देखाएको छ त्यहाँ त्यो बाध्यता छ विचरा जानैपर्ने र घरमा गएर ऊ तेह्र दिनको काम क्रियामा बस्न प पर्यो बाध्य हुन्छ ऊ र काम सकेर ऊ ऊ फेरि फर्केर सहर आउँछ सहर आउँदा त्यहाँनिर त्यो डक्टर पनि भेट्दैन त्यो केटी पनि भेट्दैन उसले जुन अन्धी केटी पनि भेट्दैन र त्यो बहुत खोज्छ उसले केही सिप लाग्दैन र ऊ त्यसै त्यसै त्यसै त्यसै विक्षिप्त हुँदै जाँदाखेरि एक समयमा ऊ भिखारीको रूपमा पुग्छ ऊ खालि त्यो केटीलाई खोज्दा खोज्दा काहीँ भेट्दैन अन्त समयमा ऊ एकदमै उसको पनि आँखा एकदम बन्द होला जस्तो अवस्था हुन्छ र ऊ त्यति बेला त्यो केटी त्यो केटा जुन केटा थियो जुन केटाले चाहिँ के गर्छ भने अब म मेरो जीवन यत्तिकै जाने रहेछ भनेर ऊ उसको पनि के हुन्छ भने उसले उसको एकदमै आँखा बन्द हुन्छ त्यसमा चाहिँ देउतामा के भनेको छ भने त्यो केटीलाई चाहिँ त्यही डक्टरले आँखा अपरेसन गरेर उसको मान्छे आई पनि नपुग्दा त्यही डक्टरले बिहा गरेको हुन्छ र पछि गएर चाहिँ ऊ एउटा अस्पतालमा ऊ त्यहाँ उपचार गर्नलाई त्यो जुन केटो त्यहाँ भर्ती हुन्छ अस्पतालमा त अस्पतालमा भर्ती हुँदाखेरि त्यो डक्टर फेरि त्यहाँ आएको हुन्छ र अन्तिम समयमा उसको प्राण जाने समयमा त्यो केटीले उसलाई गएर हेर्छे हेर्दा भेट हुन्छ भेट हुँदाखेरि उसको एकदम प्राणपखेरु उडिसकेको हुन्छ र वास्तविक भन्नु खास कुरा चाहिँ के थियो भने चाहिँ यसमा एउटा राम्रो पक्ष के छ भने यो उपन्यासमा के कसैले कसैको माने एउटा केटाले एउटा केटीको निःस्वार्थ भावमा उसले त्यसलाई त्यहाँनिर अस्पताल पुर्याएको हुन्छ आँखाको उपचार गराउनु तर त्यो उपचार गराउने ठाउँमा त पुर्यायो पनि उसले सम्पूर्ण गर्न सक्दैन र उसले पछाडि त्यसलाई भेट्दैन नभेट्दाखेरि चाहिँ ऊ पछि गएर ऊ त्यो केटीकोलाई खोज्न खोज्दा खोज्दा खोज्दा उसले अन्त समयमा उसको अन्तिम समयमा त्यो केटीसँग भेट हुन्छ तर ऊ उसको प्राणपखेरु उडिसकेको हुन्छ र यसमा र त्यो केटीले चाहिँ के भन्छ भने त्यति बेला ओहो मेरो देउता मलाई संसार देखाउने तिमी देउता आज चाहिँ मलाई छोडेर गयौ भनेर त्यहाँनिर एउटा पश्चताप गरेकी हुन्छिन् रोएकी हुन्छिन् त्यसलाई चाहिँ र त्यो नायकलाई चाहिँ देउता मानिएको बनाएर के उपन्यासकारले अति सजक सुन्दर ढङ्गमा यस उपन्यासलाई अन्त गरेका छन्